भान्साघर र शौचालयमा मुसा साङ्ला आदिको खतराबाट बाँच्नको लागि म विशेष मुसा मार्नको लागि मुसा मार्ने दबाई म प्रयोग गर्दिनँ अनि त्यसका लागि विशेष मुसाको लागि पनि एकटा खास पिँजडा जस्तो हुन्छ जसमा मुसालाई केही खानाको लोभ दिएर भित्र बन्द गर्न सकिन्छ अनि त्यसलाई कही पर लगेर फ्याल्न सकिन्छ त्यसको प्रयोग गर्छु अनि साङ्लाको लागि विशेष म लक्ष्मण रेखा अनि पेस्ट इत्यादिको प्रयोग गर्छु